ए म डिकिला ए हजुर मलाई मेरो घरमा पूजा छ कि त्यही भएर मलाई फलफुलहरू चाहिएको थियो र नि अन्त त्यही भएर तपाईँलाई भनेको नि मलाई ए तपाईँकोमा के के पाउँछ होला है ए धेरै पाउँछ है मलाई एप्पल र ब्यानाना चाहिएको थियो हौ तपाईँको एप्पल त्यस्तै पाँच केजी अनि त्यो ब्यानाना चाहिँ चार केजीहरू गरिदिनुहोस् न कम्ती चाहिएको त्यो अरू अरू पनि छ ए हजुर हजुर हजुर अम्बक चाहिएको छ हजुर

अरू अरू त के के पो छ भन्नुभयो तपाईँले फेरि भनिदिनोस् न एकपल्ट ए हजुर हजुर त्यो पनि गरिदिनोस् न घिउ तेलहरू पनि ल अन्त अरू त के भन्नु आँटेको थिएँ फ्रुट्स त अहिले हजुर यति नै होला हौ अहिले फ्रुट्सहरू यति नै चाहिएको छ हौ मलाई अहिले यति नै हुन्छ आइफल पाँच केजी अनि ब्यानाना चाहिँ चार केजी गरिदिनोस् न अनि अम्बक चाहिँ तिन केजी गरिदिनोस् न ल हजुर एक केजी भनौँ न एक केजी गरिदिनोस् न तेल हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ म आउँछु नि आएको बेला तपाईँलाई दिन्छु नि ल ए हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू